मलाई चाहिँ चलचित्र मनपर्नु भन्दाखेरि चाहिँ गजनी पनि मलाई मनपरेको थियो होइन किन भन्दाखेरि त्यो गजनी पिक्चरमा चाहिँ अब यस्तो देखाएको छ अब जस्तो केटा र केटीलाई थाहै हुँदैन कि केटीले कोसँग आफूले माया गरेको छ भन्ने कुराहरू थाहै नपाइ केटीले जब बताउनु खोज्दाखेरि केटीलाई आफै दुस्मनहरूले मारिदिएको हुन्छ हो तब अब केटा फेरि त्यसलाई सर्प्राइज दिनु आउँदाखेरि केटा चाहिँ अब केटीलाई मरेको हालतमा भेट्छ र फेरि त्यसको बादमा केटा पगला हुन्छ केटालाई पनि टाउकोमा चोटहरू लाग्छ र केटा पगला हुन्छ तर पगला भए पनि केटाले चाहिँ अब केटीको चाहिँ जसले केटीको हत्या गरेको छ त्यो दुस्मनलाई चाहिँ पगला भए पनि मारेको त्यही भएर मलाई यो चलचित्र मनपरेको